यस म्याम म्याम एक्चुली मेरो रिजर्वेसन थियो कि भोलिको लागि शुभ छेत्रीको नामबाट एकखेप चेक गर्नुहोस् न त्योहरू त हुन्छ नि हजुर हजुर त्यही एराउन्ड इलेभेनहरू हुन्छ होला हजुर होइन आफ्नै पर्सनल कारमै आउँदैछौँ अनि सो लन्च चाहिँ रेडी राखिदिनु होस् न ल हामी यताबाट बिहानै निस्किन्छौँ कि त्यसले गर्दा हजुर गरिदिनु होस् न तर लोकल डिस गरिदिनु होस् ल वहीँकै के के थियो होला लोकल मोमो थुक्पा छुर्पीहरू ए के चाहिँ अलिक प्रेफर हुन्छ ब्रेकफास्टको लागि हजुर ए थुक्पाहरू ए हजुर हुन्छ नि अरू त्यस्तो उयो छैन नि प्रेफरेबल अरू केही भजिटेबल्सहरूमा आलु मिमी चाहिँ के हो हजुर ए आलुदममा उयो हजुर ए हजुर हुन्छ नि त्यसो भए ल हजुर अनि अरू त्यस्तो उयो त छैन होला लोकल फुडहरू केही अझै फेमस त्यहीँको फाले ए फाले र लाफिङ चाहिँ कस्तो हुन्छ होला मैले लाफिङ त फर्स्ट टाइम सुनेँ हजुर हजुर एज अ मोमो ए मोमो जस्तो होइन ए हजुर हजुर ए हजुर हजुर ए हजुर

उयोमा अझै एउटा उयो हुन्छ नि त्यो ठुलो खालको मोमो कि के भन्नुहुन्छ नि तपाईँहरू ए टाइपो हो हजुर ए त्यो टाइपो पनि कस्तो हुन्छ होला हौ राम्रै हुन्छ कि प्रिफरेबल ब्रेकफास्ट हुन्छ कि अलिक हेभी हुन्छ ए हजुर ए त्यसो भए मलाई थुक्पा र आलु मिमी रेडी गरिदिनु होस् न भोलिको लागि ओके आफ्टर एलेभेन ल हामी इलेभेन आफ्टर इलेभेनै आइपुग्छौँ हजुर हजुर स्योर हुन्छ नि हुन्छ थ्याङ्क्यू हुन्छ